म अलिपुरद्वार डिस्ट्रिक्ट कालचिनीबाट हो र म यहाँनिर बसेको बसेको कारणले गर्दाखेरि चाहिँ म नेपाली स्पष्ट बोल्न सक्दिनँ किनकि यहाँ अलिपुरमा चाहिँ यो डिस्ट्रिक्टमा चाहिँ धेरै प्रकारको भाषाहरू मिश्रित छ र यो भाषाहरको मिश्रितले गर्दाखेरि चाहिँ म स्पष्ट नेपाली बोल्नु सक्दिनँ किनकि यसमा सबै मिक्स हुन्छ आ बङ्गाली बिहारी हो सबै भाषाको मिक्स भएको कारणले चाहिँ म स्पष्ट नेपाली बोल्न सक्दिनँ नभएको कारण यो स्पष्ट नेपाली नभएको कारण चाहिँ मलाई लाग्छ पाहाडको है ठुलो ठुलो मान्छेहरू टिचरहरू नभएको कारणले नभएको अभावले चाहिँ म स्पष्ट नेपाली बोल्न सक्दिनँ यहाँनेरि सबै भाषाको मिश्रित छ यसैले म स्पष्ट नेपाली बोल्न सक्दिनँ